हजुर निस्सी टुर ट्र्याभल्सबाट बोल्नुभएको तपाईँ हेलो निस्सी टुर ट्र्याभल्सबाट बोल्नुभएको तपाईँ ए सुन्नुहोस् न म चाहिँ सिलगढीको हो कि हजुर मलाई दार्जिलिङ चाहिँ आउनु मन थियो हो अब दार्जिलिङ आउने चाहिँ डेट फिक्स मैले यही अक्टुबरभित्रमै गरेको छु एघार तारिक होइन फ्या फेमिली हजुर चारजना छौँ हामी हामी एघार तारिक चाहिँ हामी आउने कुरा छ अनि त्यो दिनमा चाहिँ अब गाडी पनि बुक गर्नु थियो तपाईँहरूको तपाईँहरूकोबाट चाहिँ कुन कुन चाहिँ गाडी चाहिँ हुन्छ एभाइलेबल होइन टोय ट्रेन होइन मलाई गाडी चाहियो हौ होइन टोय ट्रेनको मैले के सुनेको थिएँ भने टोय ट्रेन अब पुरा टाइम लगाउँछ क्या हजुर हुन्छ कति पर्छ त्यसको टिकटको कति हरे टू हन्ड्रेड पर पर्सन टू हन्ड्रेड त्यसो भए हजुर हुन् अँ

अँ अनि मलाई मलाई होटल पनि चाहिएको थियो हौ तपाईँहरूको त्यहाँ होटलहरू कुनै तपाईँ गरिदिनु सक्नुहुन्छ हजुर थ्री डे वान नाइट थ्री डेज वान नाइटको लागि छ होटल कुनै गरिदिनुहोस् न

हजुर बुक गरिदिनुहोस् न हजुर के नाम हरे कुमारी होटल ए एक्सपेन्स कति छ एक्सपेन्स कति छ तपाईँ यस्तो म मलाई हिसाब गरेर चाहिँ वाट्सएप गरिदिनुहोस् न मलाई अनि खानामा चाहिँ के छ तपाईँको ब्रेकफास्टमा चाहिँ हजुर हजुर अन्डा हजुर हजुर हजुर हुन्छ नि तपाईँ त्यसो भए म हजुर म आफ्नो तपाईँ मलाई डल्लै डिटेल्स भनेर चाहिँ मलाई वाट्सएप गरिदिनुहोस् न मलाई त्यो कति प्राइस कति पर्छ हो एक्सपेन्स कति छ हो डल्लै हिसाब गरेर चाहिँ मलाई पठाइदिनुस् न वाट्सएपमा ल ल म हाई पठाइदिन्छु ल ल ल